म बिहान बिहानै उठेर शिव मन्दिर जान्थेँ माथि मन्दिरमा गएर मन्दिरमा आजा पूजा गर्थेँ गणेश मन्दिर पनि त्यहीँ छ सबै मन्दिर त्यहीँ छ सबै भगवान्हरूको नाम गाम लिएर आफ्नो जो छ तालिम गरेर फर्केर आउँथेँ